मैले रमाइलो गर्ने कुरोहरू भन्दाखेरि चाहिँ रमाइलो गर्ने कुरोहरू भन्दाखेरि चाहिँ लुडो भयो हामी लुडो खेल्छौँ फोनमा नानीहरूसँग लुडो खेल्छौँ क्यारम बोर्ड खेल्छौँ यसमा धेरै नै मजा आउँछ हामीले खेल्दाखेरि पैसाको पनि खेल्छौँ कहिले हामी पैसाको खेल्दाखेरि झन् अझै मजा इन्ट्रेस्ट आउँछ हामीलाई खेल्नुलाई होइन पो अन्तखेरि लुडो खेल्दाखेरि हामी मोबाइलमै खेल्छौँ लुडो खेल्दाखेरि चाहिँ हामी फोनबाटै खेल्छौँ अन्त क्यारम बोर्ड खेल्छौँ हाम्रो घरमा क्यारम बोर्डहरू पनि छ नानीहरूसँग बसेर खेल्छौँ पैसाको खेल्नु झन् अझ नै मजा पैसाको खेल्दाखेरि चाहिँ अझै इन्ट्रेस्ट आउँछ हामीलाई खेल्नुलाई अन्तखेरि र यसमा चाहिँ पैसाको खेल्दाखेरि चाहिँ एकदमै राम्रो लाग्छ इन्ट्रेस्ट आउँछ बिना पैसामा खेल्दाखेरि चाहिँ त्यत्ति साह्रो इन्ट्रेस्ट आउँदैन सबैभन्दा ठुलो चाहिँ पैसै पनि हो हामीले खेल्दाखेरि त्यस त्यही हो हामीले लुडो खेल्छौँ मरौपरौ पर्यो भने तास खेल्छ सबैजनाले टाइम पासको लागि तास खेल्छ मरौपरौमा विशेष त अहिले दे दिवाली भयो दिवालीमा विशेष त अहिले पुरा हौसी खेलाउने गरेको छ हौसी हौसी हौसी भन्दै खेलाउँछ त्यसमा झन् अझै धेरै नै मजा आउँछ हौसी खेल्नुमा त झन् बडा मजा आउँछ हौसी खेल्दाखेरि हिजोअस्ति भर्खरै म माइत लाटपन्चर गएको थिएँ त्यसमा चाहिँ हौसी खेला भएको थियो हौसी खेलामा चाहिँ कस्तो राम्रो टिकट दिँदोरहेछ तिन सौ रुपियाँ पर्दोरहेछ एउटा टिकटको त्यो खेलामा चाहिँ प्राइस पर्यो भने चाहिँ एक लाख दुई लाख एक तोला सुनधरि पनि दिँदोरहेछ सबै खेलामा यस्तो राम्रो राम्रो खेलाहरू छ हौसी भन्ने खेला चाहिँ यस्तो राम्रो हो सबैजनाले खेलिरहेकै होला सबैजनाले हौसी हौसी भन्ने चाहिँ खेलिरहेकै होला सबैतिर नै खेलाउँछ हौसी चाडबाडमा मात्रै होइन अरू बेला पनि खेलाइरहेको छ हौसी हौसी खेल्दाखेरि कत्तिजनाले खसीको पनि अस्ति भर्खरै यहाँ हौसी खेलाएको थियो बाख्राकोटमा हौसी खेलाएको थियो एउटा खसी पनि मान्छेले प्राइस पायो हौसी खेलामा चाहिँ हामीलाई पनि त्यो खेला खेल्नु पुरा इन्ट्रेस्ट लागेको छ हौसी भनेको चाहिँ इन्ट्रेस्ट लाग्दो एकदमै राम्रो हो यो खेला पैसा पैसाको लागि सबैजनाले हौसी हौसी हौसी भन्छ पैसा पनि हौसीमा चाहिँ एकदमै राम्रो पारिरहेको छ प्राइस एकदमै राम्रो छ बाख्राकोट ग्राउन्डमा अस्ति भानु मैदानमा बाख्राकोटको भानु मैदानमा हौसी खेला भएको थियो अस्ति भर्खरकै कुरा हो यो धेरै बे टाइम पनि भएको छैन एउटा खसी पारेको छ त्यसमा लेडिसले खेलेको थियो यसमा लेडिसले खेल्दाखेरि नै हौसी पारेको र खसी एउटा खसी पाएको छ हो त हामीले आफै आँ आँखाले देखेको हो हौसी खेलामा बहुत राम्रो हो यो हौसी हौसी खेला पैसा पुरा पर्छ यसमा तास मरौपरौमा बेसी जस्तो चाहिँ तास खेल्छ अब रातभरि बिताउनुपर्यो टाइम पास पैसा पनि पाउँछ टाइम पास पनि हुन्छ तासमा मरौमा खेल्छ